मलाई मनपर्ने खाना चाहिँ तड्का रोटी नै हो नान रोटी खास गरी त्यो चाहिँ म तावामा पकाएको भन्दा पनि त्यो भुङ्ग्रोमा पकाएको भन्छौँ हामी भुङ्ग्रोमा पकाएको नान रोटी चाहिँ मलाई खुब मनपर्छ अनि म त्यो खाना चाहिँ मलाई भयो मलाई मनपर्यो भने हप्तामा एकपल्ट अब ब पन्ध्रमा एकपल्ट चाहिँ हामी ती यहाँ नजिकैको यहाँ मिलनमोडमा एउटा छ होटल अथवा त्योभन्दा उता लामा होटल ओद्लाबारीमा गएर हामी खान्छौँ